हेलो भाइ तपाईँ हिमालयन्स टुर्स एन्ड ट्राभल्सबाट बोल्नु भएको ए म चाहिँ यहाँ दिल्लीमा बस्छु कि उता दार्जिलिङ आउँ भनेर यहाँ फेमिली अब तिनजना छौँ कि हामी म दिदी भेना त्यसै दार्जिलिङ जाउँ भनेर अब तपाईँको नम्बर चाहिँ वेबसाइटबाट पाएको थियो अन्त त्यहाँ अलिकति एक्सप्लेन गर् गरिदिनु कस्तो टाइपको बजेट हुन्छ कति लि लिनुपर्छ अब अन्त बाटोहरू कहाँबाट कहाँसम्म अनि अब कस्तो खालको छ तपाईँ अब बुझाइदिनु न अलिकति हजुर हजुर हजुर

ए अन्त समरभन्दा चाहिँ विन्टरमै चाहिँ बेस्ट हुन्छ होला है घुम्नु चाहिँ हजुर ए अन्त म भनेको कि अब राम्रै घुम्ने घुम्ने भए चाहिँ अब कति दिन लाग्छ होला कतिको प्याकेज हुन्छ होला त्यस्तो हजुर अब हजुर फर्स्ट टाइम आएको कि भाइ अब तिन दिन रोकेर त्यो त्यस्तो मज्जा आउँदैन होला जग्गा पनि थो धेरै छ अब पिक्चरमा हेरेको थिएँ कि म चाहिँ त्यो सेभेन डेजको प्याकेज लिएर चाहिँ दा त्यो भन्दा राम्रो हुन्छ होला है पुरै घुम्नु चाहिँ घुम्नुमा चाहिँ

हजुर ए अन्त हजुर अब भाइ म त अब त्यो गएको छुइनँ कि अब धेरै तपाईँ नै अब घुमाइदिनुहोस् र अब कति लिन्छ होला तपाईँको सात दिनको प्याकेज

ए अन्त अलि कम सम हुँदैन भाइ डिस्काउन्टहरू गरिदिनु फर द फर्स्ट टाइम आएको यहाँ अलिक इन्जोय गर्नु आएको भाइलाई पनि थाहा छ होला फर्स्ट टाइम आउँदा कस्तो हुन्छ अलिक कम सम गरिदिनोस् न हजुर हजुर हजुर हुन्छ हुन्छ नम्बर चाहिँ तपाईँको यो हो नि हुन्छ हुन्छ भाइ ल हुन्छ ओके